मेरो व्यक्तिगत लक्ष्य भन्नु पर्दाखेरि चाहिँ मलाई शिक्षक हुनु मन छ अनि त्यसैको लागि चाहिँ म जुन चाहिँ सब्जेक्ट पढाउँछु भनेर अब भोलि पर्सि सोचेको छु त्यसमै त्यही त्यही सब्जेक्ट चाहिँ त्यही सब्जेक्टलाई नै म फोकस गरेर पढिरहेको छु अहिले पनि आउँदो दिनमा पनि म त्यसलाई नै पढ्दै पनि लानेछु पछिसम्म पढेर चाहिँ म असल एउटा शिक्षक हुनु चाहन्छु अनि त्यो त्यो मात्रै होइन एउटा म गरिब दुःखीको लागि केही गर्न पनि चाहन्छु जसले साहारा पाएको छैन म मेरो लक्ष्य पुरा भएपछि मेरो आ आकाङ्क्षाहरू चाहिँ यस्तो छ कि म इच्छाहरू चाहिँ म ऊ त्यो गरिब दुःखीहरूलाई केही सहायता गर्न सकौँ मेरो मेरो म आफू केही बनिनु बनिएपछि म उनीहरूलाई केही गरिदिऊँ जो चाहिँ कतिजना नानीहरू जो चाहिँ पढ्नु पनि सकेको छैन उनीहरूलाई सहायता गर्न चाहन्छु अनि मेरो मेरो आमालाई अनि मेरो घरको हरेक सदस्यलाई म खुसी दिन चाहन्छु उनीहरूलाई घुमाउन लान्छु लान मन छ अनि घर मजाले बनाउनु मन छ आफ्नो आफू पनि घुम्नु मन छ आफूले भनेको हरेक आफूले चाहेको हरेक कुराहरू मलाई पु पुरा गर्नु छ आमाले भन्नु आमालाई चाहिएको हरेक कुराहरू पुरा गरिदिनु छ अनि त्यसैको लागि म अहिले पढिरहेको छु अनि अहिले अहिले जसरी नै म मेहनत गरेर पढिरहेको छु एक न एक दिन म त्यो काबिल हुनेछु भन्ने आशा गर्छु अनि म त्यो आशा भरोसा छ कि ममाथि कि मैले सक्छु भनेर